ध्रुव तारा चाहिँ एउटा ध्रुव राजा थियो रे उहाँ चाहिँ मरेर चाहिँ उत्तरमा गएर चाहिँ तारा भएर बसेको त्यसैकारण चाहिँ अहिले चाहिँ त्यसलाई चाहिँ ध्रुव तारा भन्छ हाम्रो समाजमा चाहिँ अहिले यही कथाहरू छ